हेलो तपाईँ कालिम्पोङ होटेलबाट रिसेप्सनिस्ट बोल्नु भएको मैले आज बिहान नै मेरो एउटा घरमा पार्टीको लागि खाना अर्डर गरेको थिएँ तपाईँको होटेलबाट तपाईँहरूको वेबसाइटबाट अर्डरहरू चाहिँ मोमो चिकन फ्राइड राइसहरू अनि अरू पनि धेरै चिजहरू मैले अर्डर गरेको थिएँ अनि अब तपाईँको होटेलबाट यति बेसी अर्डर मैले गरिसके अनि तपाईँको होटलबाट मैले त्यही यस्तो डिस्काउन्ट नभए केही यस्तो कुपनहरू पाउन सक्छु